म ऋषि कुमार छेत्री सिन्देबुङ बाह्र माइल निवासी

माइत्र कम्पनीबाट टी सर्ट मगाएको थियो ब्ल्याक बेरी कम्पनीको टी सर्ट मगाएको थियो र आज ठिकै योभन्दा केही समय अगाडि मेरो यो आफ्नो बासस्थान क्षेत्रमा डेलिभरी बोयले ल्याएर मलाई कल गऱ्यो अनि कल गरेपश्चात म उसकोबाट गएर मैले मेरो हातमा लिएँ र एकदमै राम्रोसँगले यो कम्पनीले मलाई यो सामानहरू मेरो घरसम्म ल्याएर मलाई दिएको छ र यसको लागि धेरै धेरै उसलाई पनि जुन चाहिँ डेलिभरी बोयले एकदमै राम्रोसँगले योभन्दा अगाडि पनि धेरै समानहरू मैले मगाउँदै थिएँ र आज मैले टी सर्ट मगाएको थियो त्यो टी सर्ट एकदमै सकुसल मेरो हातमा आइपुग्यो र यसको लागि उसलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु